ए हेलो म्याडम मैले चाहिँ न्युज पेपरको एडमा एउटा त्यो न्यानीको हेरेको थिएँ कि तपाईँलाई जरुरत रहेछ है घरमा न्यानीको लागि अन्त त्यही विषयमा सोध्नु थियो नि त कि

हजुर ए हजुर खरसाङकै हो त म हजुर हजुर केही अब खानापिनाहरू हेरिदिनु दबाईहरू हेरिदिनु पर्ने होला है तपाईँ हजुर तपाईँले चाहिँ कस्तो हेर्नु भएको मतलब ट्वेन्टी फोर आवर्सको लागि कि दिउँसोको डे केयरको लागि मात्रै हेर्नु भएको ए हजुर हजुर ए हजुर हजुर दिउँसोको त ठिकै छ मलाई पनि मलाई पनि राति त अलिक असुविधै छ कि बस्नु त हजुर पहिला गरेको त यस्तो काम हजुर एक्सपिरियन्सै छ ए हजुर हुन्छ हुन्छ एड्रेस चाहिँ कहाँनिर होला है

हजुर ए हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ कति बजीतिर आउँदा हुन्छ होला है ए हुन्छ हुन्छ हुन्छ म आउनेछु नि टाइममै हुन्छ

ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ